हेलो साथी मैले एउटा अनलाइन उयोबाट कुर्ती मगाएको थिएँ त्यो त्यो अनलाइन उयो चाहिँ एकदम राम्रो खालको आउँदोरहेछ जस्तो भन्यो त्यस्तै आउँदोरहेछ मैले अस्ति एउटा फोर्टी सिक्स साइजको कुर्ती मगाएको थिएँ जस्तो भनेको त्यस्तै आएछ राम्रो पनि आएछ छिट्टो पनि आएछ क्यास एन्ड क्यास अन् डेलिभरी खालको मगाएको थिएँ र राम्रो आउँदोरहेछ त्यसमा साथीले पनि त्यसमै मगाएर हेर्नु राम्रो खालको प्रडक्ट जस्तो राम्रो जस्तो कलर भन्यो त्यस्तै आउँदोरहेछ साइजहरू पनि राम्रो आउँदोरहेछ लुगा पनि राम्रो रहेछ कम्फोर्टेबल खालको रहेछ त्यहाँनिर साथीहरूले पनि मगाउनु साथीले अरू साथीहरूलाई पनि भनेर मगाउनु त्यसमा चाहिँ एकदम राम्रै आउँदोरहेछ जस्तो भनेको त्यस्तै आउँदोरहेछ मलाई चाहिँ राम्रो लाग्यो कम्फोर्टेबल भयो मलाई त्यो लुगा कलर पनि गएन साइजहरू पनि राम्रो जे जस्तो भन्यो त्यस्तै आएको छ त्यसैले साथीले पनि त्यही अनलाइन सपिङ उयोबाट नै त्यो कुर्ता कुर्तीहरू मगाउनु सक्नुहुन्छ मेरो चाहिँ एकदम राम्रो आयो अरूलाई पनि भनेर सबैजनालाई भनेर त्यहीँबाट मगाउनुहोस् तपाईँहरूको डेली लगाउनुपर्ने हुन्छ स्कुलमा होइन त्यहीले गर्दा त्यहीँबाट मगाएर सधैँ लगाउँदा राम्रो हुनेरहेछ मैले मगाएको चाहिँ एकदम राम्रो आयो अनि साथीले पनि त्यहीँबाटै मगाएर लगाउनुहोस् न एकदम राम्रो आउँदोरहेछ साइजको कलर होइन राम्रो आउँदोरहेछ त्यही हो